हजुर भन्नुहोस् न के छ होला हजुर हो त हजुर ए त्यो जुत्ता कति दिन भयो होला लानुभएको ए त्यो चाहिँ जुत्ता तपाईँले चेक गरेर के भन्छ खुट्टामा हालेरै हेरेरै लानुभएको थियो हजुर हजुर ए हामी त दुइटाभन्दा बेसी सुजको पेयर लगेको छ भने त डिस्काउन्टहरू पनि दिन्थ्यो तपाईँलाई कतिको डिस्काउन्ट दिएको थियो होला त्यति बेला ए त्यो डिस्काउन्टको त्यो स्लिपहरू उयसहरू सबै छ होला नि है तपाईँ ट्यागहरू निकाल्नु भएको छैन ए त्यसो भए चाहिँ अब के भन् तपाईँ एकखेप होइन तपाईँले ट्राई गरेर यता उत्ता हिँडेर हेर्नुभयो हाम्रो जुत्ताहरू त एकदमै कम्फोर्टेबल हुन्छ त ए होइन त्यस्तै अब साह्रै तपाईँलाई छ भने तपाईँ हामी टेन डेजभित्र तपाईँ हामी यसो हेर्छौँ हो टेन डेजभित्र क्रस भएको छैन भने चाहिँ हामी चेन्ज गरिदिन्छ तर क्रस भएको छ भने चाहिँ हामी चेन्ज गर्न सक्दैन त्यही भएर चाहिँ हामीलाई त्यो जुन चाहिँ इलेक्ट्रोनिक त्यो डिजिटल बिलिङ थियो त्यो बिलिङहरू ल्याउनुहोस् अन्त त्यो उयस पनि लेबलसँगै प्लस त्यो बट्टाहरू पनि लिएर आउनुहोस् न हजुर अँ हजुर कहिलेतिर आउनुहुन्छ होला हजुर आउँदा हुन्छ तर यसो आफ्टर्नुनको अन्त हाफमा चाहिँ आउनुहोस् न बिहान बोनीको टाइम हुन्छ कि अन्त त्यो बोनीहरू भए नभइकन चाहिँ हामी चेन्ज गरिदिँदैन नि त हुन्छ त तपाईँ आउनु भएन भने पनि अरू कसैलाई यस्तो साइजको ल्याइदिनु त्यो भनेर पनि हुन्छ हो कि नभए तपाईँलाई मन साह्रै अरू जुत्ता पनि मन परेन भने तपाईँ पैसै लगेर जाँदा पनि हुन्छ नि हुन्छ त्यसो भने भोलि आउनुहोस् न ल हुन्छ